हेलो ठिकै छौ अँ म पनि ठिकै छु त्यही त स्कुल पनि सकियो है त्यही त हेर्दा हेर्दै कति छिटो सकिएछ जस्तो लाग्छ मलाई त नि त्यही इन्सिडेन्टको बारेमा याद अउँछ हौ घरिघरि त्यो मेरो नेपालीमा न्युज भन्नु पर्ने थियो नि अँ त्यही त मलाई नेपाली बोल्नुमा चाहिँ अब अलिकिति डिफिकल्टी हुन्छ होइन अब कत्ति बाद नेपाली पढेको हो तिमीलाई अप्ठ्यारो लाग्छ नेपाली पढ्नु होइन त्यस्तो साह्रो अप्ठ्यारो पनि होइन लाइक आउनु चाहिँ आउँछ तर हुन्छ नि अब त्यो दिनदेखिन् चाहिँ हुन्छ नि अब कस्तो लागेको नि त्यो दिन चाहिँ त्यही दिन क्या हो त्यो न्युज बिग्रिएको दिन थियो नि स्टेजमा गए होइन मेरो न्युज थियो नेपालीमा हुन्छ नि अचानक सबैको अगाडि अउँदाखेरि त अब हुन्छ नि अब हुन्छ नि बेसी मान्छे देख्दा चाहिँ मान्छे अब आफै नै अचानक अतालिँदो रहेछ अँ अँ अँ आफै अत्तालिएर हुन्छ नि ला के गरूँ कसो गरूँ अब यति मान्छे छ म मलाई त जज पो गर्छ कि यो पो गर्छ कि भन्ने खालको हुँदो रहेछ त्यही त मलाई अब त्यति खेरसम्म त स्टेज फेस त त्यति थिएन अब स्टिल हुन्छ नि त्यो दिन चाहिँ म बेसी जस्तो अब इङ्ग्लिसहरूमा मात्रै गरि रहन्थेँ होइन अब तिमीलाई पनि थाहा छ नि हौ अन्त अब एकैचोटि नेपाली गर्दा त अब मलाई अब हुन्छ नि डर डर पनि लाग्यो ला अब हुन्छ नि अब मान्छेमा त्यो सेल्फ कन्फिडेन्स पनि हुनु पर्दो रहेछ अब त्यो दिनदेखि चाहिँ मैले अब चाल पाएँ अब हुन्छ नि गयो ला मलाई कसले के पो भन्छ कि ला म त नेपाली नै पढेको छुइनँ कत्ति भयो नेपाली न पढेको होइन मान्छेको छेउमा त झन् अब पढ्दाखेरि डर लाग्छ होइन त्यही भएर साह्रो पऱ्यो नि मलाई त अब हुन्छ नि पढ्दा पढ्दै फेरि हुन्छ नि कस्तो अड्किएको म अब हुन्छ नि त्यो बेसी डर लागेर पनि हुन्छ नि त्यहाँ वर्ड लेखिरहेको छ हेर्दै नै पढ्दैछु अब हुन्छ नि हेर्दै पढ्दा पनि क्या हो भए पनि अब हुन्छ नि हेर्दै पढ्दैछु अब भए पनि हुन्छ नि अकमकिएको भन् न त्यहाँ के लेखेको छ त्यो पढ्नु नै न सकेको तर भए पनि अब त्यो पढिसकेर टिचर्सहरूले भन्नु भयो कि होइन अब यस्तो त हुन्छ सबैसित नै हुन्छ अब सबैजना पर्फेक्ट हुँदैन अब त्यहाँ गएर पनि हुनु पनि हो मान्छे देखेपछि डर पनि लाग्छ होइन मान्छे देखेपछि डर पनि लाग्छ अबियस्ली डर लाग्छ अब हुन्छ नि अब त्यो दिन चाहिँ अब कस्तो कस्तो लाग्यो इम्ब्यारासिङ पनि लाग्यो हुन्छ नि अब म नेपाली भएर नेपाली नै भाषा नआउने अब अरूहरूले के सोच्छ होला भने जस्तो पनि भयो तर त्यहाँ के टिचर्स मेरो साथी तिमीहरूले नि इभन तिमीहरूले पनि मेरो कति हेल्प गऱ्यौ नि तिमीहरू नभए त अब अम्बो त्यही त फेरि हाम्रो एसेम्ब्लीको लाइनमा कतिजना हुन्छ प्राइमेरीदेखिन् लिएर टुवेल्भकोहरूसम्म हो म त डरले अब के गरूँ के नगरूँ अब झन् हुन्छ नि अब त्यो एकखेप बिग्रियो ठिकै छ अब बिग्रियोपछि हुन्छ नि ला यो बिग्रियो अब त्यो के गरूँ त्यो के गरूँ भन्दा हुन्छ नि मैले अर्को पनि पढ्नु नै न सकेको हुन्छ नि अन्त चाहिँ बादमा गएँ हो अन्त टिचर्सहरू आइदिनु भयो अन्त नेसनल म नेसनल न्युज पनि पढिसकेको थिएँ इन्टरनेसनल न्युजमा थिएँ इन्टरनेसनल न्युजमा थिएँ अनि टिचर्सहरूले सिकाइदिनुभयो अब यसरी यसरी यसरी पढ्नु भनेर हो अब डर त लाग्दै नै थियो अब हुन्छ नि भए पनि मैले त्यो दिन चाहिँ अब हुन्छ नि अप्ठ्यारो लाग्यो मैले अघि पनि भने त त्यो कुरा अब नेपाली भएर नेपाली नै भाषा पढ्नु आउँदैन अब कस्तो हुन्छ नि तर अब मैले त्यो कुराबाट सिकेँ कि अब सेल्फ कन्फिडेन्स पनि हुँदो हुनु पर्दो रहेछ त्यो पनि हो त्यही त नेपाली अब हुन्छ नि मलाई अलिक चाहिँ साह्रो लाग्छ अब तर अहिले चाहिँ निकै राम्रो भएको छ मेरो नेपाली

ऊ त्यो इन्सिडेन्टबाट चाहिँ मैले अब धेरै कुराहरू सिकेँ होइन त्यो अब इन त्यो इन्सिडेन्ट आबो इम्बारासिङ पनि थियो र अब हुन्छ नि केही कुरा सिकाउनु पनि सक्यो

तर केही हुँदैन च अब स्टेजमा गएर भन्नु बोल्नु फर्स्ट फर्स्टमा चाहिँ अब सबैलाई नै डर लाग्छ होइन त्यो पनि मेरो फर्स्ट टाइम नै थियो फर्स्ट टाइम के भनौँ अब फर्स्ट टाइम नेपाली पढेको कोही त अब स्टिल अब हुन्छ नि अब ओ इङ्ग्लिस पढ्दा पढ्दा अब अचानक नेपालीमा जाँदाखेरि चाहिँ अब हुँदो रहेछ कि अब ला अब कसले के पो भन्छ कि ला मेरो न्युज पो बिग्रिन्छ कि भन्ने हुन्छ नि अब कहिले न गरेको कुरा अब अचानक फर्स्ट टाइम गर्दा त सबैलाई नै डर लाग्छ होइन तर त्यो दिनदेखिन् चाहिँ अब म बिग्रिएन मैले पुरा प्र्याक्टिसहरू पनि गरेँ होइन त्यो दिन सबैले भन्यो कि अब हो बिग्रिनु त अब बिग्रिन्छ अब आफ्नो मिसटेक्सबाटै सिक्नु पऱ्यो अब त्यो कुराबाट पनि सिकेन भने त त्यही त त्यही अब स्कुलको कुराहरू सोच्दा अहिले चाहिँ राम्रो लाग्छ मजा आउँदैछ ल ल औ मेरो कल आउँछ कि म अहिले गर्छु ल बादमा ल बाई